मैले गुगल म्याप ए गुगल नक्सा त अब एक्जाम दिन जाँदा कतिपल्ट गर्न त गरेँ तर मैले रिसेन्ट्ली एउटा टिचर्स एलिजिबेलिटी टेस्ट टेटको एक्जाम दिनु जाँदा त्यो जग्गा चाहिँ तपाईँको जलपाइगुडीदेखि पनि बिस किलोमिटर जस्तो टाढो रहेछ प्रोभ्याब्ली बङ्लादेश बर्डर त्यो एरियामा गएको तर गुगलमा देखाउँछ टाइमिङ अर्कै पुग्दाखेरि टाइमिङ लाग्यो अर्कै अन्त कतिवटा रुट पनि अलिकति यताउति भयो पनि म्याप हेर्दै गए तापनि हुनु चाहिँ अब म्याप र मान्छे दुईजना सोद्धै सोद्धै गएको कारणले गर्दा होला अलिकति यताउति कन्फ्युजन पनि भयो कतिवटा ठाउँमा तर अरू अरू जग्गातिर जाँदाखेरि चाहिँ गुगल म्यापले एकदमै सहयोग पनि गरेको छ त्यस्तो होइन तर त्यति बेला चाहिँ मलाई अलिकति आ कन्फ्युजन पनि हो प्लस अब अलिक त्यो ग्रामीण साह्रै ग्रामीण ए एरिया भएको कारणले गर्दा पनि होला अलिक त्यहाँ अब पुग्नु चाहिँ साह्रै पऱ्यो मलाई अरू त जस्तो केही असुविधा त भएके छैन गुगल म्यापले अहिलेसम्म त सुविधै पुऱ्याइरहेको छ